भाइ यो मिलनमोडको ढाबाबाट अस्ति मैले खाना अर्डर गरेको थिएँ हो त्यो खाना त अति नै मिठो लाग्यो मिठो भन्दा पनि अति नै मिठो स्वादिष्ट राम्रो होइन फेरि पनि म त अर्डर गर्दैछु म त्यो खाना चाहिँ त्योभन्दा पनि अलिक राम्रो अझै धेर पनि हालेर दिनु है पठाइदिनु है